मैले घरमा मिठो मिठो खानाहरू बनाउँथेँ खानाहरू बनाइकन घरमा सबैजनालाई खुवाउँथेँओर्थेँ त्यसपछाडि गाउँघरको मान्छेले सुन्यो कि फलानाको घरमा एउटा भाइले मिठो खाना बनाउँछ भनेर भन्यो त्यसपछाडि मलाई एउटा बर्थडेमा निमन्त्रण गऱ्यो कि भाइ आउनुहोस् न हाम्रो घरमा खाना बनाइदिनु होस् भनेर भनेर भन्यो अनि मलाई यस्तो खाने यत्रोजनाको खाना बनाउँछु भनेर त मलाई थाहा थिएन त्यसपछि म अनुभव पनि थिएन म यत्रोजनाको खाना पकाउनु सक्छु भनेर गएँ तर पनि म आँट गरिकन गएँ खाना पकाउनुको लागि म बर्थडेमा गएँ पुगेँ साठी सत्तरजनाको खाना पकाउनुपर्छ भनेर भन्यो घरको मान्छेहरूले ल हवस् हुन्छ भनेर भनेँ आगो बालेँ मैले डेक्चीसेक्ची चढाएँ सब्जीटब्जी काटेँओरेँ साठी सत्तरजनाको खानाको लागि व्यवस्था सबै सामानहरू रेडी गरेर सबै तयारीहरू मैले गरेँ खानाको लागि बनाएँओरेँ रिस पनि उठ्दैछ बनाउँदैछु एक्लैले साह्रो नै पर्दैछ तर मैले आँट गरेको थिइनँ कि यत्रोजनाको खानाहरू पकाउँछु भनेर मैले घरि ईँटा खाँद्थेँ घरि राख्दै गएँ तर मैले बनाएँ खाना बनाइसकेपछि खुसी लाग्यो कि मैले पनि यत्रोजनाको खाना पकाउनु सक्दोरहेछु भनेर मलाई खुसी लाग्यो म पनि सक्छु भनेर खाना यत्रोजना खाना पकाउनुलाई